मेरो नाम चाहिँ दीपिका रोका है मेरो चाहिँ अरिजिनल्ली म चाहिँ एक्चुअली चाहिँ म चाहिँ दार्जिलिङबाट हो तर म चाहिँ कालिम्पोङ बिहा भएर आएको धेरै वर्ष भयो र मेरो चाहिँ म म चाहिँ कमानबस्तीबाट हो र म चाहिँ दार्जिलिङ तकभरदेखिको हो त्यहाँ चाहिँ हाम्रो चाहिँ क पुरै टोटल्ली कमान एरिया पर्छ र त्यहाँको अवस्था चाहिँ स्पेसियली त्यहाँको श्रमिकहरूको अवस्था चाहिँ एकदमै राम्रो भन्नु कि नराम्रो भन्नु तर मेरो नजरमा त नराम्रै नै लाग्छ किनभने एज पर मलाई लाग्छ कि सबैभन्दा चाहिँ ज ज्यादा खटिने यहाँ चौबिसै घन्टा घामको अगाडि बस्ने यहाँ चौबिसै घन्टा त्यो धुलो केही घाम नभनी पानी नभनी सब केही नभनी काम गर्ने चाहिँ श्रमिकहरू नै लाग्छ मलाई चाहिँ होइन पत्ती टिपिरहेको हुन्छ फिल्डमा गएर उनीहरूले पानी पनि भन्दैन घाम पनि भन्दैन एनिटाइम काम गरी नै रहेको हुन्छ तर पनि आई थिङ्क उनीहरूले जत्तिको उनीहरूले फेसिलिटिस पाउनुपर्ने एज पर सबैलाई हेरेर जस्तै अब हाम्रो म्यानेजर हुनुहुन्छ म्यानेजरको काम के हो म्यानेजरले काम खालि यति मात्रै हो कि गएर फिल्डमा कसले कतिको काम गर्दैछ कसले कतिको काम त्यो उनीहरूले भन्दा मुनिको पनि अफिस लेबलकोहरू पनि हुन्छ अफिस लेबलकोले पनि काम गर्छ गएर कति बेला के हो उनीहरू अफिसमा बसेर काम गर्ने हुन्छ तर मलाई लाग्छ कि यो अफिसमा बस्नेहरूको लागि चाहिँ ज्यादा फेसिलिटिस छ तर हाम्रो कमानबस्तीमा काम गर्ने फिल्डमा आएर काम गर्नेको लागि चाहिँ कम्ती त्यो किन भन्दाखेरि चाहिँ अब जस्तै कमानमा काम गर्ने हाम्रै अब मेरै आमाले पनि पहिला काम गर्नुभएको हो उहाँलाई हेरेर चाहिँ मेरो आमाले चाहिँ पहिला फिल्डमा काम गर्नुहुन्थ्यो फिल्डमा काम गर्नुहुँदाखेरि चाहिँ अब उहाँलाई अब पैसा एकदमै थोरै कम्ती एज पर क कम्प अफिसमा बसेर का काम गर्नेहरूलाई चाहिँ अब त्यहीँको त्यहीँ अब बेसी पैसा तर अब जो फिल्डमा खटिएर दलिएर गरेको काम गरिरहेको हुन्छ उनीहरूलाईको लागि चाहिँ धेरै कम्ती अब हन्ड्रेड पर्सेन्टमा तपाईँको ट्वेन्टी पर्सेन्ट मात्रै अब श्रमिकहरूले पाउँछ र ट्वेन्टी पर्सेन्ट श्रमिकहरूले पाउँछ र एटी पर्सेन्ट चाहिँ माथि अफिसतिर बसेर काम गर्नेहरू गर्छ र आई थिङ्क फेसिलिटिसको बारेमा चाहिँ न उनीहरूलाई राम्रो टोयलेटको फेसिलिटिस छ न उनीहरूलाई पानीको फेसिलिटिस छ न केही कुराको फेसिलिटिस नै छ र जस्तै हाम्रो कमानबस्तीमा चियापत्ती पनि दिनुहुन्छ तर सबै चियापत्ती चाहिँ थर्ड पर्सन थर्ड क्लासको चियापत्ती हुन्छ जुनै अब हाम्रो माथि हाम्रो दार्जिलिङको यहाँ कालिम्पोङको यहाँ सबै जग्गाको अब चियापत्तीहरू चाहिँ एकदमै वर्ल्डमा चाहिँ अब राम्रो प्राइसमै बिक्री हुन्छ र हाम्रो माथि माथिको चाहिँ जुन चाहिँ दामी दामी हाई क्लासको चियापत्तीहरू हुन्छ त्यो सबै उनीहरूले बिक्री गरेर जुन चाहिँ थर्ड क्लासको जुन चाहिँ लास्टमा उब्रिएको हुन्छ त्यो चियापत्ती चाहिँ श्रमिकहरूलाई बाँढ्छ जुन चाहिँ उनीहरूले डिजर्भ गर्दैन किनभने पत्ती टिपेर उनीहरूलाई थाहा हुन्छ कुन चाहिँ चियापत्ती कस्तो हो कुन चाहिँ चियापत्ती कस्तो होइन भनेर र टोयलेटको फेसिलिलिसको बारेमा कुरा गर्दाखेरि चाहिँ अब उनीहरू बाह्र घन्टा उनीहरू काम गर्छ फिल्डमा काम गरेपछि उनीहरूलाई टोयलेट लाग्छ पिसाब लाग्छ होइन पिसाब लाग्छ टोयलेट लाग्छ अब उनीहरूको लागि एउटा टोयलेटधरि छैन जहाँ चाहिँ अब गएर अब शौचालय अब जहाँ गएर अब खुल्लासँगले अब होइन केटीमान्छे अब प्रायःजस्तो पत्ती टिप्ने त कमानमा केटीमान्छे हुन्छ केटीमान्छेको महिनावारी हुन्छ महिनामा मेन्सुरेसन हुन्छ पिरियड्स हुन्छ उनीहरूले कहाँ गएर चेन्ज गर्ने हो या उनीहरूलाई अप्ठ्यारो हुन्छ खुल्ला खुल्ला जग्गामा गएर शौचालय गर्दा उनीहरूलाई अप्ठ्यारो हुन्छ त्यो पनि छ छैन त्यसको फेसिलिटिस पनि छैन र धेरै कुराको फेसिलिटिसहरू छैन न पानीको राम्रो व्यवस्था छ हामीले चाहिँ पानी हाम्रो त हाम्रो जग्गामा चाहिँ पानी चाहिँ हामी धारामा गएर खान्छ धारामा गएर मेरो आमाहरूले पनि पहिल्यैदेखिको धारामा गएर खानुहुन्थ्यो एउटा फेसिलिटिस अहिलेसम्म भएको जस्तो त लाग्दैन र एजुकेसनको फेसिलिटिस भन्दाखेरि चाहिँ एजुकेसनको बारेमा भन्दाखेरि चाहिँ अब सबै जग्गामा चाहिँ सबै जग्गामा चाहिँ आई थिङ्क एउटा न एउटा गभर्मेन्ट स्कुल त हुन्छै हुन्छ हाम्रो जग्गामा पनि गभर्मेन्ट स्कुल छ र त्यो गभर्मेन्ट स्कुलमा चाहिँ के फेसिलिटिस त अहिले त छ भनौँ होइन फेसिलिटिस त छ टोयलेट छ बाथरुम छ सबै कुराको फेसिलिटिस छ आई थिङ्क तर केको के केमा लागुहुँदैछ भने चाहिँ एजुकेसनमा चाहिँ अलिकति लागु भएको जस्तै लाग्छ स्टुडेन्टहरू चाहिँ एज पर बजारे नानीहरू चाहिँ बजारमा पढ्ने नानीहरू चाहिँ अलिकति फास्ट भएको हुन्छ एजुकेसनमा लिएर स्पोर्ट्समा लिएर किनभने उनीहरूको चाहिँ प्यारेन्ट्स अलिकति प्यारेन्ट्सले गाइडेन्स गर्छ तर एज पर अब क कमानबस्तीको नानीहरूलाई चाहिँ त्यस्तो गाइडेन्स पाएको छैन जस्तो लाग्छ अन्त अब दार्जिलिङ या कालिम्पोङ सानो डिस्ट्रिक्ट भएकोले होला त्यस्तो काम पाउने जग्गा पनि होइन यहाँनिर एकदमै इम्प्लोयमेन्टको पुरा नै ल्याक भएको छ त्यसमा चाहिँ र मान्छेले बाहिर बाहिर गएर काम गर्नुपर्छ र हाम्रो युथहरूको पनि त्यही छ अहिले उनीहरू त्यो काम नभएकोले कोही पार्टीमा हिँड्छ कोही कसमा गर्छ सानो सानो कामहरू गर्छ अब त्यो ल्याक भएर चाहिँ मान्छेहरू अब कामहरूको त्यो उयोले गर्दाखेरि चाहिँ मान्छेले धेरै नराम्रो जग्गामा पनि आफ्नो खुट्टा राख्छ जस्तो लाग्छ म चाहिँ